दार्जिलिङ जिल्लामा उद्योग भन्नु पर्दा चाहिँ अब दार्जिलिङ जिल्ला बेसी जस्तो पहाड र अलिकति मधेस पनि पर्नाले अब मधेसको बारेमा चाहिँ धेरै कुरा थाहा भएन मधेसपट्टि जाँदा चाहिँ धेरै उद्योगहरू कारखानाहरू भेटिन्छ पहाडपट्टिको अब मुख्य आर्थिक स्रोतहरू भन्नु पर्दा चाहिँ अब सबैभन्दा मुख्य त टुरिजम बाहिरको मान्छेहरू घुम्ने गरी आउने अब पहिल्यैदेखि नै दार्जिलिङलाई अब अङ्ग्रेजको पालादेखि नै एउटा हिल स्टेसनको रूपमा है घुम्नु जानुको निम्ति देखिने जग्गा भएकोले अब यहाँको मेन आर्थिक स्रोत चाहिँ अब भन्नु पर्दा चाहिँ अब टुरिजम नै हो है धेरै जस्तो अब ठुल्ठुलो लजदेखि लेर ठुल्ठुलो हुटेलहरू घुम्ने जग्गाहरूदेखि लिएर तपाईँको रिजर्टहरू ठुल्ठुलोदेखि लिएर अब सानो सानो घरमै आफूले अलिकति बनाएको होमस्टोसम्म मान्छेको प्राय मान्छे कै स्रोत इन्कम स्रोत त्यही हो अनि तपाईँको त्योदेखि बाहेक अब हेर्नु पर्दा खेती अलिकति कम्ती मान्छेले अब जसको बस्तीपट्टि पर्छ है अहिले त अहिलेको दिनमा आएर चाहिँ अब धेरै मान्छेले छोड्यो छोड्नु चाहिँ त्यो काम गर्नु तर पनि अब मुख्य भन्नु पर्दा चाहिँ अब खेती अलिकति त्यहाँदेखि तपाईँको चिया बगान चिया बगान एकदमै मधेसमा पनि धेरै र पाहाडमा पनि प्रायः मानिसहरू नै अब चिया श्रमिकहरू भएकोले गर्दा चिया बगानहरूको निर्भर उनीहरू अब चियाको पत्ती टिप्नेदेखि लिएर चिया बगानको गार्ड गर्नेदेखि लिएर चिया बगानकै गाडी कुदाउनेदेखि लिएर अब सबै चिया बगानमा डिपेन्डेन्ट है प्रायः त्यही इन्डस्ट्रीले चलाएको जस्तो लाग्छ जति सक्दो हेर्दा ओर्दा अन्त चियादेखि बाहेक अब तपाईँको कसै कसै बाहिर गएर काम गर्ने छोडेर घरदेखि बाइर यताउता जाने अनि कतिजनाले अब केही कुरा अलिकति दोकान सोकान गर्ने केही त्यही हो अलिकति मिलेर यताउता गर्ने कसैले अलिकति केही गरेर कसैले गाडी चलाउने कसैले के गर्ने तिनीहरू त सानो सानो भयो मुख्य भन्नु पर्दा चाहिँ अब तपाईँको टुरिजम नै भयो है टुरिजमपट्टि टुरिस्ट गाइड गरेर हुन्छ कि आफ्नै एउटा रिजर्ट खोलेर होमस्टे चलाएर हुन्छ के गरेर त्यसरी नै हो मुख्य चाहिँ